बाइक र स्कुटीमा भन्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ बाइक चाहिँ अलिकति मन पर्छ तर पनि अब अलिक साह्रो पर्छ हो अन्त स्कुटी पै स्कुटी चाहिँ अब अलिकति काम्फोर्टेबल हुन्छ हामी अब केटीहरूको लागि होइन स्कुटी चाहिँ अब कोही बेला चाहिँ हामीलाई अर्जेन्ट काम पर्दाखेरि स्कुटीहरूमा आउनुहरू अब बजारहरू आउनुहरू सजिलो पर्छ अन्त अब केही सामान सौदाहरू गर्नु छ भने पनि आउँदा हुन्छ अब कतै केही कामले जाँदाखेरि पनि स्कुटी लिएरै जाँदा पनि हुन्छ अन्त स्कुटी चाहिँ अब अलिकति साह्रै मन पर्छ मलाई अन्त चलाउ अब स्कुटी त अहिले छैन तर पनि अब फ्युचरमा चाहिँ अब आफै पैसा कमाएर चाहिँ म आफै स्कुटी किन्छु अन्तखेरि चाहिँ मलाई अब स्कुटीमा कताकता घुम्नुहरू पुरा मन पर्छ अब किनभने आफ्नै आफुले अब गयो भने जहिले आउँदाखेरि पनि हुने वा हुन्छ अन्त त्यही भएर मलाई चाहिँ स्कुटी पुरा मन पर्छ